हामीले घर नर्माण गर्दाखेरि चाहिँ सर्वप्रथम चाहिँ हामीले जमिन चाहिँ एकदमै जाँच गर्नु पर्छ जमिन चाहिँ कस्तो खालको छ भिरालो छ कि मैदान छ कि या ढुङ्गेनी छ यो कुरा चाहिँ हामीले एकदमै ध्यानमा राख्नुपर्छ र त्यो जमिन पनि घर बनाउन लाइक छ कि छैन पहिला हामीले धेरै अब जोखाना पनि हेराउँथ्यौँ पात्रो चिनाहरू देखाउने हामीले कार्य पनि गर्थ्यौँ त्यस पश्चात मात्रै त्यो जमिनमा घर बनाइने कुरा अगाडि बढ्थ्यो र त्यो जमिनमा जब घर बनाइन्थ्यो त्यसको जुन प्रकारको स्थिति छ त्यो स्थिति हेरेर यो त्यो जमिन हामीले घर बनाउँदाखेरि त्यो हावा पानी कस्तो छ यसको जङ्गल कति टाढो छ यसमा वन्य जन्तुहरूले आक्रमण गर्छ कि गर्दैन यो कुराहरू नि हामीले ध्यानमा राखेर हामीले त्यो घरको जमिन छनौट गरेर हामीले बनाउने कार्य गर्थ्यौँ र त्यो घर ब बनाइसके पछि त्यो घरमा चाहिँ हामीले आफ्नो कुल पूजा गर्दाखेरि आफ्नो पितृहरूले गर्दाखेरि पूजा पाठ गर्दाखेरि कुन दिशामा राखेर वास्तु शास्त्रलाई हेरेर नै त्यो पनि बनाइने चलन थियो र त्यो प्रकारको घरहरू बस्तीमा निर्माण गरिन्थ्यो अहिलेको उमा चाहिँ के आयो भनेदेखिलाई चाहिँ पहिला चाहिँ गाउँ बस्तीमा त मसिनो मसिनो घरहरू पहिला त खरको बाँस माटोले मात्रै घरहरू बनाइन्थ्यो भनेदेखिलाई पिछाडि पिछाडि चाहिँ च्यादरको घरहरू आयो अहिले त गाउँ बस्तीमा पनि के हुनु थाल्यो भनेदेखिलाई चाहिँ बिल्डिङहरू बनिनु थाल्यो र जुन प्रकारले त्यतिबेलाको घरहरू बाँस खर माटोले बनाएको घरमा चाहिँ कुनै पनि ठुलो आपदा आउँदाखेरि ज्यान मालको त्यति नोक्सान हुने गरेको थिएन तर अहिले जुन प्रकारको घरहरू बनाइँदैछ बिल्डिङहरू बनाइँदैछ त्यो बिल्डिङहरूले चाहिँ कुनै आपद प्रकृतिको आपदा आउँदाखेरि चाहिँ धेरै नोक्सान गरेको हामीले अहिले देखिराखेका छौँ त्यसले गर्दाखेरि चाहिँ जुन प्रकारको घरहरू पहिला थियो थियो त्यो घर नै अति उत्तम र एकदमै यो इको फ्रेन्ड्ली थियो भन्ने हामीलाई लाग्छ त्यसले गर्दाखेरि घर बनाउँदाखेरि चाहिँ हामीले यो जुन चाहिँ पहिला बनाइएको थियो त्यही नै सठिक थियो जस्तो हामीलाई लाग्छ